र कालिम्पोङ हाम्रो क्षेत्रमा जति पनि युवाहरू युवतीहरू छ पढेको छ र पनि कति ठाउँमा पनि उहाँहरूले कतिवटा कामहरू काम गर्नु सकेको छैन पढेर पनि अब काम पाउने क्षमता त छ तर पनि पाएको छैन अब यसमा कतिवटा कुरो भन्नु पर्दाखेरि ताल कस्तो कन्डिसन र सिच्वे कस्तो खालको त्यहाँ वहीँबाट नै यो पोस्टहरू र ऊ यो नखोलिएको कारणले पो हो कि बा यसको हाम्रो के अरे अर्डर एउटा जुन ऊ यो थियो नआएको कारणले गर्दाखेरि ब्याक भएको हो कि पढे लेखेको त थुप्रै छन् र पनि कोही बाहिर पाखा जानु परिरहेको छ पढे लेखेको मान्छे कोही ड्राइभर बनिनु कर्तव्य भइरहेको छ आफ्नो समस्याबारे पढ्नु त पढ्यो नि दुःख सुख गरेर पढि नै रहेको छ तर म यो पढेर यो गर्छु र त्यो गर्छु भन्ने उसले क्षमता राख्दा राख्दै पनि उहाँहरूले गर्नु नसकेको कारणले कोही विदेश कसै ड्राइभर कसै त्यतिकै के अरे लता छाडेर ड्रग एडिक्टसम्म पनि भएको कालिम्पोङमै यो एउटा के अरे ऊ यो छ हामीले देखि नै रहेको छौँ र विशेष त्यही नै हो म हामीले भन्नु पर्दाखेरि चाहिँ शिक्षा त छ पढेको छ काम कुरोहरू छैन